अहिले हेर्नु हो भने है हाम्रो सरकार भारतीय सरकारले अब धेरै नै वृद्धि गरिसकेको छ है हामी आफ्नो व्यवसाय चलाउनुका निम्ति पनि अहिले जग्गा जग्गामा हेऱ्यौँ भने सरकारले अब धेरै कामहरू हाम्रो लागि खोलिएको खोलिदिएको छ है विशेष हामी हेऱ्यौँ भने दार्जिलिङ क्षेत्रमा टुरिज्म है टुरिज्म चाहिँ यति फेमस भइसकेको छ दार्जिलिङ क्षेत्रमा चाहिँ मानिसले आफ्नो व्यवसायहरू चलाइरहेको छ गाडीहरू चलाएर नि सानो सानो अब टुरिज्म टुरिज्मले को कारणले गर्दा सानो सानो एउटा रेस्टुरेन्ट भयो एउटा लज भयो होटलहरू भयो ती सबैहरू चाहिँ अब मानिसहरूले आफ्नो व्यवसायहरू चलाएर चाहिँ आफ्नो वृद्धिहरू बढाइरहेका छन् है अनि त्यसको अब है मानिसहरूले चाहिँ आफ्नो व्यवसाय पनि आफ्नो बढाइरहेको छ र विशेष हाम्रो दार्जिलिङ क्षेत्रमा चाहिँ अब है मानिसहरूले अब विशेष कमान बस्तीको मानिस मान्छेहरूले बुढो पाकाहरूले अब कुन कागज पत्र कहाँ बनिन्छ त्यो उहाँहरूलाई अब अहिलेसम्म पनि याद नभएको कारणले गर्दा चाहिँ अब सरकारले चाहिँ द्वारे सरकार दैलोमै सरकार है हाम्रो समस्या के छ हामीलाई कुन कुराको हामीले लाभ उठाउनु सकेको छैनौँ कुन कुरोको हामीलाई असुविधा छ कुन कुरो चाहिँ हामीले सरकारबाट पाउन सकेको छैनौँ दैलोमा सरकार अब सरकार त घर घरमा आएर चाहिँ हामीलाई सोध्नु सक्दैन र त्यसमा नि जग्गा जग्गामा जिल्ला अब है जिल्ला भयो राज्य अब राज्य जिल्ला जिल्लाबाट अब हाम्रो सानो सानो गाउँ भयो होइन त्यसमा चाहिँ अब सरकारले यति विघ्न अब मानिसहरूलाई कुन चाहिँ कुराको असुविधा छ भन्ने कुरा चाहिँ अब सरकारले जान्नु चाहन्छ र है हामीलाई त्यो कुरोहरूको सबै सुविधाहरू पनि दिनु चाहन्छ जस्तै मानिस अहिले हाम्रो हेऱ्यौँ भने आधार कार्ड आधार कार्डपछि बर्थ सर्टिपिकेट बर्थ सर्टिपिकेटदेखिको लिएर अहिले रासिन कार्ड है रासिन कार्डहरू पनि हामी हामीलाई द्वारे सरकारबाट नै हामीले निसु निःशुल्क रूपमा हामीले पाइरहेको छौँ जुन चाहिँ अब खाद्य पदार्थहरू हामीले पाइरहेको छौँ सरकारबाट हामीलाई दिएको कुराहरू हो होइन अनि त्यहाँ त्यसमा चाहिँ हामीले है अब सानो कुरो पनि कुनै कुरोको पनि अब हाम्रो नामहरू मिस्टेकहरू छ है त्यसमा अब छोटाइकर बढाइकर होस् या कुनै पनि अक्षरहरू तल माथि छ भने पनि हामीले आजको दिनमा गयो भने त्यसको चौध दिन बादमा हामीलाई त्यो एकदमै करेक्सन भएर पनि हामीले पाउन सक्छौँ होइन अनि प्रधान मन्त्री आवास योजना अब हामीले है अब हामीले ब्याङ्कहरूतिर हेऱ्यौँ भने छोटो छोटो कोअपरेटिप ब्याङकहरूदेखिको लिएर हामीले एक सय रूपे पनि हामीले डिपोजिटहरू गर्छौँ त्यसको पनि हामीलाई कति पर्सेन्टले गर्दा हामीलाई नै सरकारले हामीलाई इन्ट्रेसहरू त्यसको एस सय रूपियाँको पनि हामीलाई दुई रूपियाँ तिन रूपियाँ या सात रूपियाँ गरेर पनि इन्ट्रेस हामीलाई नै दिरहेको छ है एउटा पेन्सन योजना पनि अब आज हामीले अब सरकारले हामीलाई पेन्सनको हिसाबमा होस् या इ्न्सोरेन्सको हिसाबमा होस् हामीलाई कुनै न कुनै योजनाहरू चाहिँ हामीलाई हामीले प्राप्तहरू गरी पनि रहेको छौँ सरकारले हामीलाई दिई पनि रहेको छ होइन अनि त्यसैकारण चाहिँ अब है अहिले यो विकासको कुराहरू चाहिँ अब जस्तै एसएचजी ग्रुप भयो सेल्फ हेल्प ग्रुप पनि भन्न सकिन्छ र हामीलाई विकासको कुराहरू चाहिँ अब हामीले धेरै नै हामीलाई प्रभावहरू पारिसकेको छ र आफ्नो आत्मा निर्भर भन्नै कुरो चाहिँ अब हामीले जानिसकेको छौँ र बुझिसकेको छौँ र यसैको सानो छोटो पहलहरूमा चाहिँ यही नै मो भन्न चाहन्छु